कृषिको कुरा गर्ने नै हो भने है यसमा सर्वप्रथम त परिश्रम आउँछ यसमा खट्न सक्नुपर्छ है तपाईँले भनेअनुसार अब पशुहरूबाट है कसरी चाहिँ अब साधारण भाषामा भने पैसा कमाउन सकिन्छ होइन यसमा त कमाउनै कमाउँछ जे पशुहरू पालेर भए पनि अब तपाईँलाई कृषि क्षेत्रमा भए पनि अब गाई गोरु भैँसीहरूबाट मल है सर्वप्रथम मलहरूले धेरै खेतीपातीहरूको उब्जन त्यो अर्ग्यानिक है टाइपले उयो हामीले उत्पादन गरेर बिक्री गर्नु सकिन्छ होइन आफ्नो व्यवसाय बढाउन सकिन्छ अन्त अझै लाभ त्यही के छ भन्दा गाई भैँसीबाट दुधहरू पनि है दिएर त्यहाँबाट धेरै अब दही छुर्पीहरू है लिएर बनाएर बेच्न पनि सकिन्छ अन्तखेरि भन्नु हो भने अर्को अन्य पनि छ बाख्राहरू है बाख्रा कुखुरा होइन बाख्राहरूबाट पनि हामीले एकतालमा बाख्राले दुईवटा त जन्म दिन्छ दिन्छ होइन दुईवटामा हामीले त्यसलाई बिक्री गरेर पनि हामीलाई यो एक प्रकार हेर्ने ब्याङ्क ब्यालेन्स जस्तो पनि मलाई लाग्छ अब ठक्कै पालिरहेको छ भने हामीलाई जरुरत परेकोमा अहिले हामीलाई सहयोग पुर्याइरहेको हुन्छ ताकि बिक्री गर्दा दुध गाईको कुरा गर्यो भने दुधहरूबाट बाख्राहरू हो भने बेच्यो बेचेर है कुखुराहरू झन् अहिले समयअनुसार धेरै बढ्दै गएको छ होइन कुखुराको माग कुखुराको डिमान्ड त्यसैका अनि पशुप्राणीहरूबाट हरेक थोकबाट व्यवसायी राम्रो नै छ भनौँ है त्यहाँ कमाइहरू एकदम धेरै राम्रो छ